पर्यटकहरू यता गाउँतिर आउने गर्छन् हाम्रो गाउँतिर त्यही भएर हाम्रो गाउँमा दोकानहरू खोल्दा हुन्छ होमस्टेहरू बनाउँदा हुन्छ हाम्रो गाउँमा दोकान खोल्यो भने तिनीहरू बाहिर कतै जानुपर्दैन काम गर्नुको लागि गाउँमै बसीबसी रोजगार हुन्छ पैसा कमिन्छ घर गाउँमै बसेर पैसा कमाउन सक्छन् अन्त गाउँ घर अलिक सफा पार्नुपर्छ पुर पर्यटकहरू आउने गर्छ त्यही भएर गाउँ अलिक डेपलोप गर्नुपर्छ भिउपोइन्टहरू बनाएर सफा राख्नुपर्छ अनि होमस्टेहरू पनि बनाउनुपर्छ होमस्टे बनायो भने त्यहाँ पर्यटक आउँदाखेरि ढिलो भइगो भने राती त्यहीँ बस्नु सकिन्छ अन्त फेरि दोकान खोल्यो अनि के के बनाइदियो तिनीहरूले पनि खानेकुरा खान्छ किन्छ अनि फेरि हामी बाहिर जानु पनि पर्दैन कतै काम गर्नु गाउँमै बसीबसी काम भइहाल्छ अन्त गाउँ चाहिँ अलिक सफा राख्नुपर्छ त्यही पर्यटक आउँछ त्यही भएर राम्रो उनीहरूले पनि साथीहरूलाई भन्छ पर्यटकहरूको साथीले अन्त उनीहरूले पनि तिनीहरू पनि आउने गर्छ अरू अरू अनि फेरि दिनदिनै पर्यटकहरू पुरा आउने गर्छ यतातिर त्यही भएर दोकानहरू खोल्न सक्छ बाहिर जानै पर्दैन कतैतिर